भारतीय स्वास्थ्य सेवा प्रणाली पनि एक प्रकार राम्रै छ हाम्रो गाउँमा सानोतिनो भए पनि डिस्पेन्सरी छ साना नानीहरूको लागि रुगा खोकी जरो मार्गीको लागि दबाई पानी पनि यही डिस्पेन्सरीमै पाइहाल्छ सिस्टरहरू आउनुहुन्छ उहाँहरूले देखरेख गर्नुहुन्छ अनि बडोपाकोहरूको लागि पनि सुगर प्रेसरको लागि पनि दबई पानी उहाँहरूले दिनुहुन्छ राम्रै छ उसको लागि मुख्य चुनौती चाहिँ के भने हाम्रो ठुलो बिमारीहरूमा चाहिँ गाउँदेखि बाहिर जानुपर्छ ठुला ठुला हस्पिटलमा जस्तो डेलिबेरीको लागि अरूै ठुलो हस्पिटलमा जानुपर्छ अरू ठुल ठुलो रोग बिमारको लागि पनि ठुलो हस्पिटलै जानुपर्छ टाढो टाढो जानुपर्छ यही नै